हाम्रो गाउँबाट चाहिँ हस्पिटल हस्पिटल आउनु दुई घन्टा जस्तो लाग्छ यदि हाम्रो गाउँमा कसैलाई सर्पले ठुँग्यो भने यदि हातमा ठुँगेको छ भने पाखुरामा एउटा धागोले टाइट गरेर बाँध्छौँ किनभने त्यो बाँध्यो भने सर्पले सर्पको विष सर्न पाउँदैन अनि त्यसपछि चाहिँ हामी हस्पिटलै ल्याउँछौँ